म हँसाउने किताब किताबहरू त पढ्दिनँ तर म अहिलेसम्म पढेको किताबहरू चाहिँ नोभल हरू चाहिँ पढ्छु अनि त्यस त्यस्तो नोभल चाहिँ अलिकति लभ स्टोरीहरू टाइपको छ अनि त्यो चाहिँ अब कस्तो खाले त्यो चाहिँ अब त्यो चाहिँ दुइवटा उसमा छ दुईवटा बुक छ त्यसको चाहिँ अब दुईवटा पार्ट छ भनौँ न दुईवटा पार्ट छ एउटा पार्टमा चाहिँ अब एउटा पार्ट चाहिँ अब केटीको अर्कैसँग बिहे हुन्छ अनि अब केटा चाहिँ अलिकति पुरा टर्चरहरू गर्ने टाइपको हुन्छ अब बाउले पनि पहिला आमालाई त्यस्तै गरेको हुन्छ ए बाबाले पनि आमालाई पहिला त्यस्तै गरेको हुन्छ अनि पिछाडि केटीले बिहे गर्दाखेरि पनि केटीलाई केटीले पनि त्यस्तै खालके केटा पाउँछ अनि पिछाडि गएर केटीको केटीले पहिला मन पराएको केटा चाहिँ अर्कै हुन्छ त्यसमा चाहिँ अब त्यसमा चाहिँ तर केटा केटीले चाहिँ केटीले चाहिँ खासमा दुईवटै केटालाई मन पराउने हुन्छ अनि त्यो मन पराउने हुँदाखेरि चाहिँ तर लास्टमा केटीले केटीको अर्कैसँग बिहे हुन्छ अनि बिहे भएर त्यो केटाले चाहिँ केटीलाई त्यसै टर्चरहरू गर्ने हुन्छ अब केटा चाहिँ अलिकति पुरा एलकहलिक टाइपको हुन्छ अनि त्यसै कारण चाहिँ अब केटीलाई पुरा पिट्ने पनि हुन्छ अनि केटीको छोरी पनि हुन्छ लास्टमा गएर छोरी पनि हुन्छ अनि अर्को छोरी पनि हुन्छ त्यहाँदेखि त्यत्तिकै सकिन्छ अनि अर्को कन्टिन्यू स्टोरीमा चाहिँ केटीले त्यहाँदेखि केटीले त्यो अर्को केटा भेट्छ फस्टमा मन पराएको केटा त्यो केटा भेट्दाखेरि चाहिँ त्यहाँदेखि फेरि स्टार्ट हुन्छ तिनीहरूको त्यहाँदेखि चाहिँ त्यो अर्को टर्चर गर्ने केटालाई चाहिँ छोडिदिन्छ त्यहाँदेखि त्यो मन पराउने केटालाई चाहिँ मन पराउने केटासँगै गएर बस्छ केटी अनि बस्दाखेरि चाहिँ छोरी पनि त्यसले लान्छ केटाले नै लान्छ अनि लाँदाखेरि चाहिँ त्यहाँदेखिको सबैजना मिलेर बस्ने खालको हुन्छ मतलब अब यो स्टोरीमा सबसे मन परेको पार्ट भनेपछि चाहिँ अब केटीले अब तर जस्तोसुकै भए पनि माया चाहिँ गरेकै थियो तर पनि केटाले पनि बुझ्यो र चाहिँ केटाले केटीलाई बिहे गरेको भए पनि एक्सेप्ट गऱ्यो भनेर चाहिँ अलिकति राम्रो लागेको छ अनि अब यस्तै यस्तै म अब मैले खास हँसाउने नोभल्सहरू त पढ्दिनँ इन्टरटेनमेन्टहरू त उयो के भन्छ लभ स्टोरी टाइपको नोभेलहरू चाहिँ पढेको छु अहिलेसम्म चाहिँ त्यो पनि अहिलेसम्म पढेको भरिमा यही मात्रै नोभल पढेको छु मैले यति नै